भारतमा मेरो प्रिय राज्य त अहिँले मतलब वेस्ट बेङ्गलै हो किनकि अहिले म त्यहाँबाट राम्रो लागेर म यतै यतैपट्टि नै मतलब उत्यो सिफ्ट गर्दैछु पो किनकि यहाँ धेरै सुविस्ता छ यहीँ यहीँ नेपाल पनि यहीँ बोर्डर छ छेउमै प्लस फेरि एयरपोर्ट पनि यहीँ छ सिलगढी सिलगढीमै सिलगढीमा एयरपोर्ट छ वेस्ट बेङ्गलको अहिले सिलगढीमा ठिकै लागेछ मलाई अरू साथमा फेरि दार्जिलिङ पनि छेउमै छ टुरिस्ट प्लेस सिक्किम पनि त्यहीँ छ प्लस भुटान भुटान बङ्लादेश मतलब मलाई ठिकै लाग्यो सेन्टर हर कम्युनिकेसन गाडीहरू पनि राम्रै छ यो राम्रै लाग्छ त्यहाँबाट कम्युनिकेसन पनि ठिकै छ कलकत्ता पनि छेउमै छ सिलगढीबाट कलकत्ता पनि अरू प्लस हर चिजको मतलब सामानहरू पनि हर मतलब अरू अरू राज्यभन्दा जस्तो आसाम राज्य पहिला म आसाममा थिएँ आसामभन्दा धेरै चिप छ यहाँ सस्तो पनि छेउमै पाउने हर सामानहरू पाउने हर सुबिस्ता उ त्यो त्यो चाहिँ अरू अरू प्रिय राज्य अरूमा यात्रा गर्ने चाहने जग्गा चाहिँ अरूमा चाहिँ वहाँ छ अहिले अरू जग्गा त मोटामोटी गइसकेँ अरू यो यो सब छ नि यहाँ साउथ साइडमा चाहिँ अरू जानु इच्छा छ मलाई साउथ साउथ साइड पनि सायद एउटा के प्राकृतिक जग्गा त्यही के पो भन्छ रा रामेश्वरम् छ नि त्यहाँ त्यहाँ पनि जानु इच्छा छ रामेश्वरम् रामेश्वरम् अरू अरू यो के पो भन्छ त्यसलाई त्यहाँ पनि मतलब जानु इच्छा छ साउथमा अरू बेङ्लोरतिर